हेलो एन्जिलिनाको गार्जियनको हो ए हजुर हजुर हुजर हजुर म एन्जिलिनाको टिचर बोल्दैछु अनि यो दस तारिख आफ्टरनुन हजुर यो दस तारिख चाहिँ नानीहरूको हाम्रो स्कुलबाट पिकनिकको यो गरिराखेको छ आयोजना गरिराखेको छ पिकनिक अनि त्यसको लागि चाहिँ नानी अब हामी लाँदैछौँ तपाईँले अनुमति दिनु हुन्छ कि हुन्न लानुपर्ने चाहिँ हाम्रो कालिम्पोङ स्कुलबाट तल त्रिवेणी पिकनिकमा लाँदैछौँ अनि खुदै हामी अब टिचरहरू सबै जान्छ टिचरहरूले नै गाइड गरेको हुन्छ हो तपाईँ अहिले चाहिँ तपाईँको क्लासको मात्रै लान्छ ए हजुर नी तपाईँले अनुमति दिनुभयो भने नानीको अनि जानुको लागि अलिकति फी पनि लाग्छ खानु गाडी गर्दा पाँच सौ रुपियाँ हो है खानु गाडी भाडा अनि उनीहरूलाई सबैकुरा फेसिलिटी छ त्यो दिनको लागि

मनडेको लागि अनुमति दिनुहुन्छ होला हजुर सुर्ताउनु पर्दैन एकदम टिचरहरू सबै गएको हुन्छ उनीहरूलाई खानु त्यहाँनिर रमाइलो इन्जोयहरू सबै कुराको गाइड हाम्रो तर्फबाट हुन्छ तपाईँहरूले खाली नानीलाई खानको लागि प्लेटहरू पठाउनु पऱ्यो अनि अनि पाँच सौ रुपियाँ चाहिँ तपाईँको यो फ्राइडे भित्रमा तपाईँले दिनुपर्ने हुन्छ अनि तपाईँको मनडे चाहिँ आठ बजी चाहिँ स्कुलमा आइपुगेको हुनुपऱ्यो तपाईँले त्यसरी हुन्छ उहाँलाई एकदम सम्झाएर पठाउनुहोस् त्यो नदीको छेउछेउ जान्छ अनि उहाँहरूलाई केही दुर्घटना नहोस् भनेर नानीहरूलाई पनि सम्झाएर पठाउनुहोस् तर पनि सुर्ताउनु पर्दैन हाम्रो पुरा स्टाफहरू उनीहरूसँग लागेको हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद